भारतका केही लोकप्रिय योग गुरुहरू हुन् स्वामी विवेकानन्द सदगुरु श्री श्री रवी शङ्कर स्वामी रामदेव बाबा अनि उहाँहरूले चाहिँ हामीलाई सधैँ नै प्रेरित गरिरहेको हुन्छ अहिलेको समयमा फोनको माध्यमद्वारा हामीले उहाँहरूलाई सुनिरहेको नै हुन्छु त्यही भएर उहाँहरूबाट चाहिँ हामीलाई धेरै प्रेरित गर्छन्